हजुर म कला प्रदर्शनी एक्सपोहरूमा जाने गरेको छु दार्जिलिङमा पनि वर्षमा दुई चोटि यस्तै कला प्रदर्शनी एक्सपोहरू राखिएको हुन्छ त्यहाँ विभिन्न एनजिओहरूद्वारा एसएचजी ग्रुपहरूद्वारा वा विभिन्न सङ्घ संस्थाहरूद्वारा आफ्नो आफ्नो शिल्पकलाहरूलाई राखेको हुन्छ जस्तै हाथले बुनेको कुरोहरू बाँसले बनाएको टोकरी ससाना फर्निचरहरू बेचबिखन गर्नका लागि राखेका हुन्छन् भने हातले बुनेको कपडा तिब्बती गलैँचाहरू विभिन्न प्रकारको देख्न सकिन्छ अथवा विभिन्न प्रकारको सांस्कृतिक पहिरनहरूलाई राखिएको हुन्छ र घरमा बनाइएको विभिन्न परिकारले अचारहरू बनाएर यसरी बेचबिखन गर्न राखेको पनि देखेको छु